अहिले चाहिँ हामीलाई साइन्सले चाहिँ थुप्रो कुराहरू सजिलो बनाइदिनु भएको छ फोनहरू भयो टिभीहरू फोनले चाहिँ धेरै सजिलो छ अब छर छिमेकीमा पनि बात गर्नु पनि सजिलो बोलाउनु पनि सजिलो फेरि फेमिलीहरू टाढोमा छ भने पनि बात गर्नु सजिलो धेरै सजिलो छ